ए हजुर संजय दादा हो ए सुन्नु होस् न मैले अस्ति तपाईँकोबाट किताब र खाता पेन पेन्सिल मिलाएर लगेको थिएँ नि हजुर ए त्यो अलिक कम्ती गर्दा हुँदैन मैले पाँच हजारको लगेको थिएँ हजुर

ए अन्त अलिक कम्ती गर्दा हुँदैन पाँच हजार न गरेर बरु चार हजार पाँच सयहरू गरेको भए हुने थियो नि

अलिक त्यही बिलको त्यही बिलमा हेर्दा पाँच हजार रहेछ कि तपाईँको वापस रेगुलर कस्टमर हो म होइन अन्त सधैँ लगिरहन्छु फेरि नानीहरूलाई चाहिरहन्छ भनेर पनि नेक्स्ट इयर पनि तपाईँकोबाट नै लाने थिएँ नि

हजुर कति सक्दो चाहिँ मिलाइसक्नु हुन्छ होला हुन्छ

पाँच पर्सेन्ट ए अहिले उयसको दामहरू कसरी छ हौ के पो भन्छ सेलोफेन पेपरहरू बन्डलमा कसरी पाउँछ हौ

हजुर

ए त्यो उयो खाताहरू मलाई खासमा चाहिँ प्रोजेक्ट कपीको लागि चाहिएको थियो कि अन्त प्रोजेक्ट कपीसँगै त्यो अलिक घटाउँदा हुँदैन हुँदा हुँदैन त्यो पनि सेलोफेन पनि ए कति जस्तो मिलाइदिनु हुन्छ हजुर टेन पर्सेन्ट भन्नु भयो कति जस्तो भेट्छ होला मलाई चार चारवटा आठ आठ गरेर चाहिएको थियो हजुर हजुर भन्नु न हजुर एक सय रुप्पे लाग्यो भने दस रुप्पे घट्छ पनि आठवटाको कति भेट्छ असी हजुर हजुर ए हुन्छ हुन्छ म त्यसो भए भाइलाई पठाउँछु कि यसो बिल पनि म हिजको पनि पठाउँछु म तपाईँलाई गरेर यसो घटाएर पठाइदिनु होस् ल हुन्छ हुन्छ थ्याङ्क यु दादा